र अब

के अरे फोनमार्फत भोइस कल अनि के अरे भिडियो कलको घरको त्यो एक दुई कुरा भन्न जाँदैछु र भोइस कल फोनमा भोइस कल अनि भिडियो कलमा भोइस कल र भिडियो कलमा अब धेरै नै उयो छ अब भोइस कलमा चाहिँ दिन डेली नै हामी अब बात मारिन्छ कतिवटा अब आफ्नो भित्र आफ्नो साथी भाईहरूसँग कति आफन्तहरूभित्र सबै बात मारिन्छ काम कुरोहरूको विषय लिएर र अब भिडियो कल भनेको चाहिँ अब भिडियो कल चाहिँ अब जसमा कि मैले अब छोरा छोरी परदेशमा छ कहीँ बसेको छ अनि नानीहरूमा कोही कहीँ छ बसेको छ भने चाहिँ अब त्यो भिडियो कल गरेर चाहिँ यसो हेर्नु मन लाग्यो भने चाहिँ हामीले चाहिँ यो भिडियो कल चाहिँ गरेर त्यो नानी अब कोही छोरा बुहारीहरू आफ्नो आफन्त मान्छे चाहिँ बाहिर छ भने चाहिँ अब हामी भिडियो कल गरेर चाहिँ त्यो मान्छे अब हेर्न हेरेर हामी बात मार बात मार्छौँ अनि विशेष गरी चाहिँ भिडियो कल चाहिँ कम्ती मात्रा मै गरिन्छ र भोइस कल चाहिँ अब दिन डेलीमा झन्डै अब बाह्र पन्ध्र पल्ट चाहिँ अब त्यस्तो भोइस कल चाहिँ गरिन्छ र भिडियो कल चाहिँ अलिकति कम कम्ती नै हुन्छ कोही दिन हुँदैन पनि र त्यही नै अब भिडियो कल भन्दा चाहिँ म भोइस कल नै रुचाउ रुचाउँछु र अब फोनमा दैनिक अब हामी बात मार्छौँ अब कति भने अब धेरै कु अब कुनै दिन अलिकति कम्ती नै हुन्छ कुनै दिन अलिकति बेसी नै हुन्छ तर अब आफ्नो काम अनुसार चाहिँ बात मारिन्छ कसलाई के भन्नु पर्ने हो कसलाई के भन्नुपर्ने छ र र त्यो अब एउटा दिनमा के कति काम हुन्छ त्यो क काम अनुसार अनि बात मारिन्छ र अब त्यति समय चाहिँ फोनमा चाहिँ त्यति समय चाहिँ बिताउ बिताउनु चाहिँ अब सकिँदैन किनभने फोनमा अब बात मार्दाखेरि चाहिँ अब एउटा दैनिक काम कार्य कार्यक्रमहरू छ भने कतिवटा कुरोहरूमा त्यसै व्यस्त छ भने कतिवटा कुरो अब काम कुरो विषय लिएर चाहिँ छ भने चाहिँ अब धेरै नै फोनमा बा बिताउन समय बिताइदिन्छ नत्र भए अब कम्ती उसमा छ भने चाहिँ अलिकति कम्ती समय नै मा नै फोन चाहिँ हामी बिता समय कम्ती नै बिताउँछौँ